हेलो चन्दन दा बोल्नुभएको कस्तो खालके रहेछ हो तपाईँ त कहिले मगाएको गाडी भन्नु त दुई घन्टा अगाडि मगाएको अहिलेसम्म आएको छैन तपाईँले त साह्रै ढिलो गर्दोरहेछ हो खै अस्ति पनि गाडीमा चढ्दाखेरि गाडी बिग्रएको थियो अहिले पनि ढिलो आउनुहुन्छ खै हो यस्तो पाराले त हुँदैन है अब यस्तो हो भने त अब तपाईँको गाडीमा पनि चढ्न छोड्नुपर्ने रहेछ

तपाईँको त्यो अब गाडीको पनि दैलो पनि खोलिँदैन त्यो त अब बिग्रेको अब त्यस्तो छ गाडी र अब तपाईँ ढिलो आउनुहुन्छ अस्ति चाहिँ हिँडेर जानुपर्यो है तपाईँ नआएर तपाईँ आउँछु भन्नुहुँदो रहेछ अनि कति ढिलो गर्नुभएको हो आउँछु भनेर दुई घन्टा चार घन्टा पर्खिँदा पनि आउनुहुँदैन मैले कति हिँडेर जानुपऱ्यो माथि रङ्बुल हिँडेर जाँदा कति आधी घन्टाहरू लाग्यो अन्त माथिबाट पनि गाडी पाइएन यस्तो पाराले त हुँदैन है अब अबदेखिको त अरू नै गाडी मगाउनुपर्ने रहेछ तपाईँ त खै

अस्ति पनि हिँड्दै हिँड्दै गएको गाडी पनि पाइएन भाडा पनि कति मलाई हजुर पाँच सौ रुपियै लियो लग्यो बजारसम्मको घर डाँडा पार छ राति राति आइपुगेको थियो घर तपाईँ त साह्रो ढिलो आउँदोरहेछ हौ यस्तो पाराले चाहिँ हुँदैन है यस्तो ढिलो भयो भने त अबदेखिको तपाईँको गाडी त मगाउनु हुँदैनरहेछ अस्ति पनि बिग्रेर टायर पम्चर भएर कति म चार घन्टा त्यहाँनिर बसेँ हो गाडी पनि आएको थिएन बल्ल बल्ल एउटा गाडी आएर दियो टायर त्यहाँदेखि त्यसमै त्यसमै त्यो एक दुई एक दुई मिनट लगागेर बनायौ अनि चाहिँ गएको अर्को पालिदेखि चाहिँ अरू गाडीतिर जानुपर्ने रहेछ खत्तम रहेछ हजुर तपाईँ त ल राखेँ